दार्जिलिङ जिल्लामा अब स्वास्थ्य सेवा भयो सामाजिक सहयोग भयो यसमा धेरै चुनौतीहरू छन् मौकाहरू पनि छन् साथसाथै चुनौतीहरू पनि छन् अब चुनौतीहरू भन्दाखेरि यहाँ कुनै स्वास्थको त्यस्तो राम्रो विभाग केइ छैनन् अब अलिक ठुलो विमारहरू केही भयो भने शहरतिर रेफर गर्ने अलिक ठुलो हस्पिटलतिर रेफर गर्ने अबो ठूल्ठालो मान्छेहरू अलिक एज भएको मान्छेहरूलाई जसको अब घरबाट हेर्दैनन् अलिक बुढा बुढी भएपछि अब उहाँहरूको लागि यो बृद्ध आश्रम पनि धेरै नै कम्ती नै देखेँ हाम्रो क्षेत्रमा चाहिँ यहाँ फिलहाल एउटा छ जुन साई अर्गनाईजेसनले चलाइराखेको छ तर अब त्यस्तो अरू छेउमा त्यस्तो कुनै देखेको छुइनँ बृद्ध आस्रमहरू मैले अन्त अबो सुरक्षाहरूको ठुलो अब बुढापाकाहरू भयो उहाँहरूको सुरक्षाहरूको समाजको उन्नतिको लागि केही विशेष विकल्पहरू पनि मैले त्यस्तो केही देखेको छुइनँ अब मौकाहरू भन्दामा मौकाहरू धेरै नै छन् यही कुराहरूलाई अब राम्रो पाराले लिएर राम्ररी यी कुराहरूलाई राम्रो गर्नु खोज्यो भने यसमा अब धेरै मौकाहरू धेरै फाइदाहरू नि आउँछन्